हाम्रो कपालमा धेरै जस्तो चायाहरू पर्छ अनि यसरी हामी उपचार गर्छौँ निम्बुहरू निचोरेर टाउकोमा लाउछौँ यसकारण हाम्रो चायाहरू जाने गर्छन् तर कतिपय टाउकोमा धेरै चाया पर्छन् कहिले टाकाँ लागेको हुन्छ अनि यसलाई हामी केही अदुवा र अदुवाको लेप बनाएर प्रयोग गर्ने गर्छौँ त्यसैले कपाल पनि छिट्टो पलाउने र कालो हुने गर्छन् र छालामा हामी यसरी धेरै घरेलु उपचारहरू गर्छन् जस्तै

त्यही लेपहरू बनाएर हल्दीको लेप बनाएर या बेसनको पिठोको लेप बनाएर कहिले कहीँ जिउमा लगाउँछौँ त्यसले हामीलाई गोरोपन देखाउँछन् र कहिले काहीँ यसरी चिलाउनेहरू आउँछन् यसैले हामी घरेलु उपचारको लागि हामीले गर्ने यस्ता एक तत्त्व यस्ता छन् कि हामी तितेपाती भन्छौँ जसलाई तितो हुन्छ त्यसलाई पनि हामी पिसेर लेप बनाएर त्यसको रसले हाम्रो चिलाउने घाउलाई लगाएर धेरै लाम्रो उपचार गर्छौँ र त्यसले गर्दा हाम्रो धेरै चिलाउने घाउहरू पनि जाती हुन्छ कारणवश हामीलाई कपाल कोही बेला कपाल सेतो भइरहेको बेलामा हामीले पनि कहिले कहीँ केही लेपहरू लगाएर कपाल पातला भएको कारणले हामी त्यसमा अदुवाको रस या केही तत्त्वहरू मिलाएर हामी कपालमा लगाउने गर्छन् र त्यो कपाल कालो हुने गर्छन् र घरेलु उपचारमा छालाको लागि हामीले धेरै धेरै घरेलु उपचारहरू गर्छौँ जस्तै मह मह र बेसन लगाएर पनि हामी छालालाई राम्रो र गोरो बनाउँने कोसिस गर्छौँ अनि यसकारण यही नै